हजुर मिस तपाईँ डान्स क्लासको उयो बोल्नु भएको रितु मिस बोल्नु भएको हजुर म नित्य थापा बोलेको कि मलाई डान्स उयोको बारेमा तपाईँलाई सोध्नु थियो नि डान्स सिक्नु म पनि आउनु जोइन गर्नु भनेर नि म्याम हजुर म्याम अनि त कहिलेतिर चाहिँ फ्री हुनुहुन्छ होला घरमै आउँदा हुन्छ कि सेड्युलहरू तपाईँ फोनमै भनिदिनु हुन्छ कि हजुर म्याम कहिले आउनु बिहान चाहिँ यो हप्ताभरि नै

हजुर म्याम अन्त म चाहिँ म चाहिँ खासमा उयो मैले चाहिँ तिन वर्ष कथकमा गरेको र मलाई चाहिँ अलिकति उयो अझै मलाई उयो गर्नु थियो अनि यसो प्लान्सहरू भनिदियो भने हुन्थ्यो नि हजुर म्याम हजुर मैले कथ कथकको बेसिक त गरेको छु अन्त अब फर्दर गर्नु इच्छा थियो हजुर हजुर ला त्यो त अलिक प्रोब्लम हुन्छ नि मिस शनिबार आइतबार नै भए या फिर बेलुका चार बजीदेखिको पाँच बजी या छ बजीसम्म भए चाहिँ म मिलाउनु सक्थेँ

ए हुन्छ मिस हुन्छ म तपाईँलाई एकपल्ट पर्सी घरै आएर छो उयो सोधीखोजी गर्छु नि मिस हुन्छ हुन्छ मिस हजुर एड्रेस फेरि भनिदिनुहोस् न म त्यति स्योर चाहिँ छुइनँ कि ए हुन्छ मिस हुन्छ हुन्छ ए हुन्छ मिस हुन्छ म त्यो गरेर आउँछु नि तपाईँकोमा हुन्छ मिस थ्याङ्क यू